खेलकुद चाहिँ सबै मानिसहरूसँग हुन्छ रमझम हुन्छ एक्लै बस्नुपर्दा भन्दा चाहिँ खेलकुदमा चाहिँ अब एकजना मात्रै खेलिँदैन नि त खेल भन्ने कुरा चाहिँ एकदम साथीभाइहरूसँग एकदम मेलजोल भएर एकट्ठा भएर खेलिन्छ र त्यही कारणले चाहिँ हामी खेलकुदमा मनोरञ्जन साथसाथै सबै कुराहरूमा मतलब राम्रो भएर जान्छ